म चाहिँ फेसबुक वाट्सएप अन्त गुगल अनि यु के अरे युट्युब च्यानलहरू युज गर्छु युट्युब च्यानलबाट म कतिवटा म्याथम्याटिक्सहरू त्यो ट्रिक्सहरू म्याथम्याटिक्सको ट्रिक्सहरू हेर्छु म त्योबाट नानीलाई पनि त्यो सिकाउँछु अनि यो गुगलमा कतिवटा कुरो मैले नजानेको कुराहरू हुन्छ मैले न मतलब त्यसको प्रनाउन्सेसन मात्रै जानेको त्यसको मिनिङ नजानेको हुन्छ त्योहरूलाई गुगलमा त्यो सर्च सर्चहरू गरेर म हेर्छु त्यसलाई के रहेछ भनेर बुझ्छु वाट्सएपमा मेरो थुप्रो फेन्सहरू छ फेन्स सर्कल छ त्यसले गर्दाखेरि मेरो ग्रुपहरू छ धेरै एसएचजी ग्रुपदेखि लिएर थुप्रो ग्रुपहरू छ त्यो ग्रुपहरूको लागि म त्यो यसमा युज गर्छु फेसबुक त अब आफ्नो दैनिक जीवन के छ त्यसमा अपडेट गर्ने नै हो होइन फेसबुक भनेको त्यसमा अपडेट गराउँछु मेरो म म केमा खुसी छु म के दुःखी छु हौ त्यो कुराहरूमा त्यो फेसबुक चलाइरहेको छु वाट्सएप पनि म त्यसरी नै चलाउँछु वाट्सएपमा मेरो साथीहरूसँग मेरो केही गोप्य कुराहरू भन्नुपऱ्यो यदि साथीलाई केही हेल्प माग्नुपऱ्यो भने यो वाट्सएपहरू युज गर्छु म त्यति मात्रै त्यति मात्रै एप्सहरू युज गर्छु अरू पनि छन् अरू पनि डिक्स्नेरीहरू पनि छ डिक्स्नेरी इङ्लिस नेपाली डिक्स्नेरी छ त्यो पनि म चलाउँछु प्रयोग गर्छु त्यसमा पनि अन्त थुप्रो थुप्रो एप्सहरू त्यतिमा चाहिँ यति एप्सहरूलाई चाहिँ म चलाउँछु